म सबिना राई राई हो बोलेको घर मेरो पऱ्यो धोत्रे बालासन टी गार्डन हजुर म चिया बगानमै गर्छु त हजुर हजुर हजुर हस् हुन्छ भन्नुहोस् न हजुर हजुर हामीले दुन दिनको रोजी चाहिँ दुई सौ पचहत्तर सेभेन्टी फाइभ दुई सौ पचहत्तर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यही त अब पर परिवार चलाउन पर्नेलाई त मुस्किल पर्छ नि हामीलाई होइन हाम्रो त्यही माथि अब दिनको अब रोज हाम्रो एकदमै कम्ती छ होइन त्यसले गर्दा हामीले अब मुस्किल पर्छ भनौँ न अब कमानमा हामी काम त्यो रोजले मात्र नपुगेर हामी कमानबासी भएर अब त्यसमा मात्र भर पर्दैनौँ होइन कुखुरा बाख्रा गाईहरू पाल्छौँ होइन अब कोही बेला नानीहरूको स्कुलहरूको टाइम हुन्छ अन्त नानीहरूको एड्मिसनहरूको टाइममा त अब हामीले कमानमा मात्र भर परेर हुँदैन होइन अब त्यसले त हामीलाई खानु लगाउनु मात्र ठिकै हुन्छ अन्त त्यसले गर्दाखेरि अब नानीहरूको एड्मिसनहरूको टाइममा जुन चाहिँ अब त्यो हामीले गाई सुँगुरहरू पालेको हुन्छौँ होइन तिनीहरू बेचबिखान गरेर नानीहरूको एड्मिसनहरूको लागि चाहिँ हामीले त्यहीबाट चाहिँ हामीले आधी भरपाई गर्छौँ भनौँ न अब बिहान बिहान हामी आठ बजी अन्त बेलुका हामी साढे तिनसम्म हो अन्त बाह्र बजी खाना खाने टाइम हुन्छ हजुर हजुर साढे तिनमा हजुर उम् हजुर हजुर अब बोनसको लागि चाहिँ भन्नुपर्दा अब अब दसैँ आउने बेलामा यसको लागि त अब पुरा एउटा मिटिङहरू जस्तै हुन्छ युनियन मिटिङहरू जस्तै हुन्छ है त्यसको लागि चाहिँ अब हामीले अब हरेक साल एउटै पर्सेनटेजमा पाउँदैनौँ अब कति हामीलाई बिस पर्सेन्टले दिन्छ कोही बेला कोही साल अब कोही साल हामीले एघार पर्सेन्ट दस पर्सेन्ट आठ पर्सेन्ट त्यसरी हामी उयो गरेको छौँ हामीले थापेको छौँ

हजुर हजुर त्यो त अब बढाउँदैन हामीलाई त्यो पहिला पहिला त पाउँथ्यो अहिले त सबै त्योहरू सबै काटिदिन्छ हामीलाई अब गम्बुट पाउँदैनौँ होइन छाताको पैसा पाउँदैनौँ हामीले अब मेन पाएको भनेको चाहिँ एउटा हजुर रासन अब कमानबाट रासन चाहिँ पाउँछौँ अन्त मेडिकल फेसिलिटी अलिकति हुन्छ त्यति नै हो हजुर हजुर त्यो सबै हजुर त्यो सबै दिँदैन अहिले सबै प्राय प्राय काट्टेको छ कम्पनीबाट त्यस्तोहरू पनि पहिला पहिला पाउँथ्यो अब अहिले त छैन त्यस्तोहरू सबै उयो हराइ सकिसक्यो होइन अब हामीले अन्त त्यो एउटा त्यो जुन चाहिँ हाम्रो त्यो डिलिभरी केस हुन्छ है त्यसमा चाहिँ एउटा मात्रियान गाडी आउँछ त्यति नै हो अरू त्योबाहेक चाहिँ अब आफूले ऊ गरेर चाहिँ फाल्टो पेसेन्जर गाडीहरूतिर जानुपर्छ बिमारीहरू हजुर कमानले त त्यस्तो गराएको छैन हामीलाई हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ